हजुर भन्नुहोस् न को बोल्नुभएको होला ए हजुर हजुर भन्नुहोस् न ए ऊ त डान्समा चाहिँ अलिकति टेलेन्टेडै रहेछ कि अलिक तिखार्नु चाहिँ पर्छ अब अलिक सिकेपछि दुई तिन महिनापछि आफै तपाईँले देखिहाल्नु हुन्छ हजुर होइन ऊ त अब क्लासभरिमा चाहिँ सबैभन्दा राम्रो नानी अहिले मेरो चाहिँ है जे सिकायो छिटो टिप्छ छिटो गरी पनि हाल्छ राम्रो नाच्छ है र अब उसले राम्रो सिक्दैछ हजुर ए त्यो तपाईँले यस्तो सुर्ता गर्ने खालको त केही छैन नानी राम्रो छ है राम्रै सिक्दैछ घरमा अलिकति प्र्याक्टिस पो तपाईँले गर प्र्याक्टिस चाहिँ भनिदिनु होस् है त्यति प्र्याक्टिस गर्यो भने चाहिँ उसले उसको भइहाल्छ हजुर हुन्छ हजुर हजुर हजुर हजुर हाम्रो ए हजुर एनुवल प्रोग्राम हुन्छ कि हरेक वर्षै हुन्छ वर्षमा एकपल्ट प्रोग्राम हुन्छ अन्त सबैले नाच्ने एउटा चान्स पाउँछ अन्त युनिफर्म चाहिँ अब कु या स्कुलबाट दिन्छ है हामीहरूलाई सेट सेटमा युनिफर्म चाहिँ दिन्छ तर त्योसँग लगाउने हार यो माग टिकाहरू सिरबन्दीहरू चाहिँ तपाईँहरूले किन्नुपर्छ हजुर त्यो चाहिँ किन्नुपर्छ त्यो चाहिँ अब पछिसम्म काम लाग्छ तपाईँहरूलाई र एकपल्ट किन्नुभयो भने हजुर होइन होइन बजारमा किन्नुपर्छ म तपाईँलाई अब दोकानको नामहरू सबै भनिदिन्छु है तपाईँले किन्न सक्नुहुन्छ हजुर दाम त होइन राम्रो गर्छ उसले डान्स कि अब त नयाँ डान्स सिकेको है अब क्लासिकल डान्स सिकेको र त्यसमा अलिकति टाइम त लाग्छ लाग्न चाहिँ लाग्छ तर डान्स चाहिँ राम्रो गर्छ नानीले हजुर हजुर हजुर सुर्ताउनु पर्दैन राम्रो नाच्छ त्यही तपाईँले अब आउनु भ्याउनु हुँदैन भने तपाईँको लाइक अनलाइन पेमेन्टहरू गुगल पे पेटिएमहरू छ भने अनलाइन पेमेन्ट गर्दा पनि हुन्छ स्कुलकै फिसमा गर्दा भइहाल्छ हो एकाउन्टमा एकाउन्ट नम्बर चाहियो भने म दिइहाल्छु तपाईँले त्यसरी गर्दा पनि हुन्छ तपाईँकोमा छ भने छैन भने यहीँ आएर स्कुलमा अफिसमै बुझाउनुहोस् न हुन्छ